हेलो कहाँबाट बोल्नुभएको हौ हजुर हजुर कति काम थियो कि ए होइन अहिलेको बर्खायामले गर्दा चाहिँ तिम्रो त्यो बुक गरेको त पाएँ कि अब हामीलाई स्टकमा पनि त्यति थिएन फेरि त्यो ड्राइभरहरू पनि बिमारी हो उनीहरू सिलगढीबाट पनि आइपुगेन त्यसले गर्दा चाहिँ अब ढिलो भयो र के गर्नुहुन्छ कतिवटा प्रब्लम तपाईँहरूले पनि बुझिदिनु पर्यो नि हाम्रो त्यस्तै अब स्टकमा त हुँदैन हामीले पनि त मगाउनुपर्छ हो त्यो मगाएको अस समयमा आइदिँदैन हो पहिला समयमै डेलिभर गर्दै थियौँ हो यसपालि चाहिँ गर्नु सकिएन अब भोलि एक दुई दिन ल्याउँदा हुँदैन एक दुई दिन बादमा होइन त्यहाँ यतातिर यता उता ब्ल्याकमा पायो भने काम चलाउँदै गर्नुहोस् न हुन्छ हुन्छ अँ अँ त्यही त ढिलो अँ अँ अँ अँ ए अँ हुन्छ हुन्छ अन्त यसपालि त त्यस्तै भयो नि यसपालि त्यस्तै भयो नि त यसपालि त हो त्यो ड्राइ ड्राइभर पनि बिमार भएछ हो फेरि स्टकमा ग्यास पनि थिएन हुन्छ हुन्छ हुन्छ